मेरो बाइकिङको सबैभन्दा अविस्मरणीय अनुभव के थियो भन्दाखेरि जब मैले प्रथमपल्ट बाइक चलाउन सिकेँ म धेरै धेरै नर्भस भएको थिएँ मलाई धेरै डर लाग्दैथ्यो म सक्नेछु सक्ने छुइनँ ला म लडेँ भने कस्तो हुन्छ होला भनेर मैले मैले पहिलोचोटि मैले बाइकलाई हात आफै एक्लै चलाउने साहस जुटाएँ मेरो फर्स्ट बाइक मेरो टु थाउजन एटिनमा भएको थियो दुई हजार अठारमा मैले आफ्नो फर्स्ट बाइक लिएँ अनि त्यसपछि एन एस टु हन्ड्रेड थियो मेरो फर्स्ट बाइक होइन अनि त्यसपछि धेरै नर्भस थिएँ म तर त्यो नर्भस चाहिँ जस्तो मैले बाइक स्ट्रार्ट गरेँ जस्तो म रोडमा निस्किन थालेँ एउटा अलगै खालको कन्फिडेन्ट आयो आफूमाथि कन्फिडेन्ट आयो कि जे हामी मनुष्य भएर जुन चाहिँ कुरा गर्ने भनेर ठान्नेछु त्यो चाहिँ हुँदो नै रहेछ त्यो आफूमाथि चाहिँ विश्वास हुनुपर्ने रहेछ अरू भन्दा पनि आफूमाथि विश्वास अँ म सक्नेछु म गर्नेछु त्यही भनेर मेरो मेरो अनुभव मेरो बाइकिङलाई लिएर चाहिँ मेरो फर्स्ट डे मेरो प्रथम दिन मेरो पहिलो दिन जब मैले एक्लै बाइक लिएर निस्केको त्यो म कहिले पनि जिन्दगीमा पनि म बिर्सन चाहन्न र त्यो मेरो लागि धेरै धेरै ठुलो आफ्नो अचिभमेन्ट भन्छु म किनभने मैले बाइक चलाउन आफै सिकेको र भगवानको आशीर्वादले मलाई अहिलेसम्म केही भएको पनि छैन र नहोस् पनि होस् र बाइकिङ मेरो लागि एउटा इमोसन हो एउटा फिलिङ हो मेरो बाइ बाइकिङको लागि जे पनि